म छिरिङ डोमा या म बर्मेकको हो होइन मेरो फ्यामिलीले चाहिँ बुद्धिस्ट मान्नुहुन्छ तर मेरो आमा चाहिँ राई भएकोले गर्दाखेरि चाहिँ हामीले चाहिँ जस्तै दसैँ भयो दिवाली भयो होइन त्यस्तोहरू सबै मान्छौँ होइन तर अब मेरो पापा आपा चाहिँ बुद्धिस्ट भएको गर्दाखेरि चाहिँ हामी बुद्धिस्ट धर्मपट्टि मान्छौँ र हाम्रो मेरो आमा राईले गर्दाखेरि चाहिँ हामी दुईवटै उइसले मानेकोले गर्दाखेरि चाहिँ अन्त अब बुद्ध जयन्तीमा चाहिँ हामी हाम्रो घरको छेउमै अब एउटा गुम्बा छ त्यसै कारणले गर्दाखेरि अब हाम्रो त्यहाँनिर दुई तिन महिना अगाडिदेखि नै लामाहरू पढाउनु थाल्छ होइन त्यहाँदेखि अब त्यस लामाहरू पढेर त्यो बुमहरूको लागि उयोहरू पूजाहरू गर्छ त्यहाँदेखि अब बुद्ध जयन्तीको दिन हाम्रो अब गुम्बामा धेरै मान्छेहरू आउनुहुन्छ होइन त्यहाँदेखि हाम्रो त्यो अब बुद्ध जयन्तीको दिन चाहिँ अब हामीले त्यो पुस्तक घुमाउनुपर्छ होइन त्यो पुस्तक घुमाउँदाखेरि चाहिँ धेरै मजा आउँछ होइन अब भन्छ मान्छेहरूले अब त्यो पुस्तक बोक्यो बोक्नु राम्रो हो अब हामीले त्यो पुस्तकमा ज्ञानहरू पाउँछ भनेर त्यसै कारण हामीले त्यो पुस्तक बोकेर डुलाउँछ होइन लाई अब हामीले गुम्बाको वरिपरि डुलाउँछ पहिला त्यहाँदेखि चाहिँ हामी डल्लै गाउँ डुलाउँछ किनभने गाउँमा पनि अब सुख शान्ति होस् होइन अन्त राम्रो मान्छेहरू भेट मान्छेहरूले बाटो बाटोमा मान्छेहरू बसेको हुन्छ होइन कि त्यो उयो ढोक्नुको लागि अनि त्यहाँदेखि सबै अब गुम्बा अब सबै त्यो पुस्तकहरू बोक्ने अब भक्कु हुन्छ हो त्यहाँदेखि अब वा अब एक सौ आठवटा पुस्तक हुन्छ त्यहाँदेखि हामीले त्यो सबै बोकेर होइन अन्त नानीहरूले त त्यो पुस्तक बोक्नु सक्दैन त्यसै कारण उनीहरूले चाहिँ झन्डा बोक्छ होइन अब बाटो बाटोमा मान्छेहरू बसेको हुन्छ अब त्यति बेला मजा पनि आउँछ किनभने बाटो बाटोमा मान्छेहरू बसेको हुन्छ उनीहरूले जुसहरू पनि राखिदिएको हुन्छ होइन अब हामीले त्यहाँनिर टिपेर खाँदा पनि हुन्छ हो अन्त हामीले त्यो सबै घुमाइसकेर त्यहाँदेखि फेरि हामी गुम्बामा आउँछौँ त्यहाँदेखि हामीलाई गुम्बामा खाजाहरू पनि दिन्छ सबै अब हुन्छ कहाँ कहाँबाट मान्छेहरू आएको हुन्छ त्यहाँदेखि हाम्रो वङ हुन्छ रिम्बुछेहरू बस्नुभएको हुन्छ अन्त अब हामीले त्यहाँनिर सबै रिम्पोछे रिम्पोछे भएकोमा गएर रिम्पोछेलाई ढोकेर त्यहाँदेखि त्यहाँनिर वङ भनेको हुन्छ ठुईहरू हुन्छ तोर्माहरू हुन्छ के के सुङ्दीहरू दिनुहुन्छ हामीलाई होइन अन्त हामीले त्यो उयो गरेर उनीहरूकोबाट आशीर्वाद लिएर हामी त निस्किन्छौँ त्यहाँदेखि अब ठुईहरू बाँड्छ छोहरू बाँड्छ त्यहाँदेखि हामी आफ्नो आफ्नो घरमा जान्छौँ होइन अन्त अब अब हाम्रो आमा राई भएकोले गर्दाखेरि चाहिँ हामी दिवाली पनि अब दसैँ पनि मनाउँछ अन्त दसैँमा चाहिँ हामी अब फर्स्ट अफ् अल त अब मजा आउँछ दसैँमा किनभने हामी नयाँ लुगा किन्नुपर्छ एक्साइटमेन्ट हुन्छ होइन एक्साइटेड अब नयाँ लुगा किन्नु जाँदा दसैँको एक दुई दिन अगाडि त्यो वेदर पनि राम्रो अब मजाको हुन्छ त्यसै कारण हामी दसैँको लुगाहरू किन्नु जाँदाखेरि एक प्रकारको खुसी हुन्छ त्यहाँदेखि दसैँको लुगाहरू किन्छ त्यहाँँदेखि दसैँको दिन अब नयाँ लुगा लगाउँछ त्यहाँ पनि नयाँ लुगा लगाएर त्यहाँदेखि हामी टिकाहरू लगाउनु जान्छौँ फर्स्टमा हामी अब फर्स्टमा हामी अब बाजेबोजुकोमा जान्छौँ टिका लगाउनु के के लिएर जान्छौँ त्यहाँनिर जान्छौँ हामी हामीलाई हा खानेकुराहरू दिन्छ हामी खान्छौँ फो फ्यामिलीहरू सबैजना अब थुप्रै छ फ्यामिलीहरू थुप्रिन्छ त्यहाँदेखि त्यहाँदेखि हामीलाई त्यहाँनिर खाना खान्छ बातचित मार्छ लाइक दसैँ दसैँ चाहिँ एउटा बो चाड हो कि जसमा चाहिँ त्यहाँ पनि अब फ्यामिलीहरूलाई अब मिलाउने होइन त्यो अब कति सबैजना आफ्नो आफ्नो काममा बिजी हुन्छ त्यहाँदेखि त्यो एक दिन एउटा एक दिन अब त्यो दसैँको दिन मात्रै सबैजना फ्यामिलीहरू अब गेट टुगेदर हुन्छ त्यहाँदेखि त्यति बेला मात्रै अब सबैजना भेला हुन्छ होइन त्यहाँदेखि भेला भएर बातचित गर्छ त्यहीँ त्यति बेला त्यही हो दसैँको मजा चाहिँ लाइक टिका लगायो टक्कै कानमा फुलहरू सिउरियो अब त्यहाँदेखि पैसा पनि दिन्छ हामीलाई अब त्यहाँदेखि टिका लगाइदिन्छ पैसा दिन्छ आशीर्वाद दिन्छ त्यहाँदेखि हामी अब आमाहरूको आमाको घरमा पनि जान्छौँ त्यहाँदेखि आमाको घरमा पनि त्यसै गर्छ होइन त्यहाँदेखि मामाहरूको घरमा पनि जान्छौँ सबैजनासँग भेट हुँदाखेरि अब एउटै अर्कै भाइब हुन्छ होइन त्यसै कारण अन्त दिवाली दिवाली त मोस्ट इम्पोर्टेन्ट हो किनभने अब लक्ष्मी पूजा सबैको घरमा लक्ष्मी पूजा मनाउँछ किनभने उँभो लक्ष्मीको लागि त हामी यति साह्रो काम गर्छ होइन अब पैसा पाउँछ अन्त काम गरेर चाहिँ त्यहाँदेखि खानु पाउँछ त्यही लक्ष्मी पूजा सबैजनाले मान्छ बुद्धिस्ट होस् जेसुकै होस् लक्ष्मी पूजा त मान्छै मान्छ नि त अन्त लक्ष्मी पूजाको दिन पनि अब मजा आउँछ पूजा गर्छ आफ्नो आफ्नो घरमा सबैजनाले पूजा गर्छ पटेका पड्काउँछ ए पटेकाहरू अब कति ल्याउँछ पटेका पड्काउँछ होइन पूजा अब पूजा पूजा पूजा गर्छ त्यहाँदेखि हामी प्रसाद खान्छौँ त्यहाँदेखि भाइ बहिनीहरू आउँछ टिका लगाइदिन्छ त्यति बेला चाहिँ होइन अन्त त्यति बेला घरको छोरीहरूलाई चाहिँ पा आप्पाहरूले चाहिँ खुट्टाहरूतिर ढोग्छ होइन टिका लगाइदिन्छ किनभने छोरी नै हो लक्ष्मी माताको रूप भनेर भनेर चाहिँ उनीहरूले हामीलाई ढोग्छ होइन त्यहाँदेखि हामी भैलिनी खेल्न जान्छौँ होइन जो सबसे भन्दा दामी हो अब भैलिनी खेल्न जान्छौँ हामी साथी साथीहरू जान्छ साथी साथीहरू अन्त राति हुन्छ कोही बेला होइन त मजा आउँछ भैलिनी खेल्नु होइन दादाहरू देउसी खेल्छ होइन त्यहाँदेखि उनीहरूले त झन् अब देउसी केटा केटाहरू गिटारहरू द डुयो उयो ढोलहरू बोकेर देउसी खेल्छ होइन मजा आउँछ अन्त हामीलाई दानहरू दिनुहुन्छ अब मजा आउँछ लक्ष्मी पूजाको दिन किनभने पटेकाहरू पड्काउँछ त्यहाँदेखि अन्त त्यहाँदेखि दुर्गापूजा दुर्गापूजा पनि उयो नौ दिन पूजा गर्छ अब अब खै ग गाउँमा होइन अब गाउँमा पूजा गर्छ गाउँमा पूजा हुन्छ मजा आउँछ किनभने अब गाउँमा पूजा हुँदैछ भन्यो भने चाहिँ अब त्यहाँ भजनहरू बजाएको हुन्छ मनै अब अर्कै हुन्छ होइन त्यहाँदेखि पूजाहरू हुँदाखेरि अब हामी त्यहाँ पूजामा जान्छ होइन त्यहाँदेखि पूजा पूजा पनि त अब उयो भव्य रूपले मनाउँछ भनौँ होइन त्यहाँदेखि हामी अब पूजाको लागि हामीले कलेक्सन हेर्नु गर्नुको लागि कहाँ कहाँ पनि जान्छौँ चन्दाहरू उठाउनु होइन त्यहाँदेखि हाम्रो पूजाहरू हुन्छ पण्डित बाजेहरू आउनुहुन्छ हामीलाई टिकाहरू लगाइदिनु हुन्छ लास्टको दिन केटीहरूको खुट्टा धोइकन उनीहरूलाई उयो दुर्गामा नौजना केटीहरूलाई दुर्गामाताको रूपमा खुट्टाहरू धोइदिन्छ बुढो बाजेहरूले दुधहरू खुवाइदिन्छ लाइक त्यो खुट्टाको पानीहरू पनि उयो खानु भन्छ उनीहरूले किनभने उनीहरू दुर्गामाताको रूप भनेर होइन त्यहाँदेखि अब हाम्रो फेस्टिबलहरू चाहिँ यसरी मनाएर जान्छ होइन किनभने अब हामीले भगवानलाई बिर्सिनु हुँदैन होइन अब अन्त सबैजनाले आफ्नो आफ्नो फेस्टिबल मनाउँछ आफ्नो आफ्नो प्रकारले होइन त्यसै कारण अब हाम्रो हाम्रो चाहिँ दुईवटै प्रकारले मनाउँछ किनभने अब आमा राई आफू भोटे भएकोले गर्दाखेरि हामी चाहिँ दुईवटै प्रकारले मनाउँछ त्यसै कारणले मजा आउँछ